र हाम्रो कृषि क्षेत्रमा चाहिँ अहिले परम्परागत नै खेती हामीले गरि राखेका छौँ र सुन्न चाहिँ हामीले सुन्दैछ आउँदैछ खेती किसानमा पनि अब परिवर्तन विशेष चाहिँ कुन कुरामा चाहिँ परिवर्तन आएको छ भन्दाखेरि मानिसहरूले जैविक खेतीहरू अब बिस्तारै गर्नु छोडिसकेको छ र यो युरीयाहरू विभिन्न प्रकारको यो बाहिरबाट आउने मलमट्टीको कारणले गर्दा जति परम्परागत खेती गरिन्थ्यो त्यति राम्रो अब मलाई भए जस्तो लाग्दैन विशेष रोग लाग्नेहरू भइराखेको छ धेरै समय अगाडि हाम्रो ठाउँमा विशेष चाहिँ हाम्रो अदुवाहरूको खेती गरिन्थ्यो अनि त्यो अहिले हुन छोड्यो है त्यो कुहिनु थालेको छ बिग्रिनु थालेको छ अनि मकैहरू खेती गर्छ अनि मकैहरू पनि सायद झरी वर्षा समयमा न भएर पनि होला जैविक मलहरू प्रयोग धेरै कम भएकोले गर्दा होला अनि जब मकैको समय आउँछ अनि त्यती बेला धेरै किराहरू लाग्ने गरेको छ तर पनि अहिले किसानहरू निराश भए तापनि आफ्नो परम्परागत खेतीहरू गरिराखेको छ गोरु हलगोरुहरू जोताएर त्यसको धेरै मुल्य लागेता पनि मानिसहरूले परम्परागत खेतीहरू जस्तै धान खेती गरिराखेकै छ कोदोको खेती गरिराखेको छ अनि विभिन्न प्रकारको मानिसहरूले आमदामीको लागि पनि अलैँचीको खेती पनि गर्दैछ अदुवाको खेती गर्दैछ कुचोको खेतीहरू गरिराखेको छ तर जति पहिले हाम्रो बाउ बाजे आमा बाबुहरूले जस्तो प्रकारले खेती गर्थ्यो त्यै ढङ्गमा गरे तापनि अहिले चाहिँ अब सायद समयको परिवर्तन पनि हुन सक्छ जत्ति उनीहरूले घरमा ढिकुटीमा थुपार्थे त्यति अहिलेको किसानहरूले त्यति राम्ररीसँग खेतीहरू उठाउन सकेको छैन अनि अहिलेले आउँदै गरेको नयाँ युगले चाहिँ अब यो खेतीहरूलाई पनि बिस्तारी छोड्दै गएको हामी देख्छौँ किनभने उनीहरू अब पढ्दै बाहिर कामतिर जादैँछ किन भन्दाखेरि अब जति हाम्रो ल्यागतमा खेती गर्छौँ जति हाम्रो ल्यागतमा हामीले आफ्नो भूमिमा जमिनमा हामीले खर्च गरेर हामी खेताला लाउँछौँ मल मट्टी किनेर लाउँछौँ त्यो भनेको जस्तो हाम्रो उब उब्जनी नहुँदाखेरि चाहिँ किसानहरू कतिचोटि धेरै निराश हुन्छ नि आफ्नो बाल बच्चा जवान छोरा छोरीहरूलाई पढाउँछन् हुर्काउछन् काम न पाएता पनि विभिन्न देशको विभिन्न जग्गाहरूमा बाहिरतिर काम गर्न पठाएका कुराहरू हामी पाउँछौँ यसको मतलब चाहिँ जति हामी किसानहरू कृ कृषिमा लागे तापनि जति हामीले सोचेको जस्तो चाहिँ यसको आम्दानी नभएको कारणले गर्दा हाम्रो परम्परागत खेती हामीले गर्न नछोडे तापनि त्यसबाट हाम्रो भविष्य निर्माण गर्न नसकिने छोरा छोरीलाई यो किसान गरेर खेती गरेर हामीले बाल बच्चालाई पढाउन सक्ने क्षमता यसमा निर्भर नभएकोले गर्दाखेरि धेरै जस्ता हाम्रो नानीहरू चाहिँ अब यो खेती किसान परम्परागत हाम्रो खेती किसानलाई छोडेर बाहिर पढ्दै काम गर्दै बाहिर गएको हामी पाउँदछौँ